हामी दर्जिलिङमा बस्छौँ र हाम्रो दार्जिलिङमा सुरु गर्नु सुरु गर्न सकिने व्यासायहरू धेरै छन् जस्तै टुरिज्म भयो र चियापत्तीको खेती त भइरहेको छ र त्योभन्दा बढी अरू पनि धेरै छन् र मैले सोचेकोमा म केही दार्जिलिङमा यहाँ पाइने केही हर्बल प्लान्टस् जसलाई हामी आयुर्वेदिक प्लान्टहरू भन्छौँ आयुर्वेदिक रुखहरू आयुर्वेदिक गुणले भएका औषधी भएका पौधाहरू र त्यसलाई लिएर त्यसको खेती गरे गर्न सके हामीले धेरैभन्दा धैरे राम्रो गर्न सक्छौँ किन भन्दाखेरि हाम्रो यहाँ दार्जिलिङमा धेरै यस्तो औषधीय गुण भएका औषधीय गुण भएका प्लान्टहरू छन् र यस पौधाहरूमा धेरै औषधीय गुण लुकेको छ तर पनि हामीले यसको सही प्रयोग गर्न सकेका छैनौँ हामी बाहिरबाट आएका यसका हर्बल आयुर्वेदिक सर सामानहरू किनेर खाने गर्छौँ तर हाम्रो यही समाजमा यही हाम्रो पर्यावरण वातावरणमा रहेको यस औषधीय गुण भएका पौधाहरू हामी त्यसको लाभ उठाउन सकिरहेका छैनौँ जस्तै यहाँ हाम्रो भनिन्छ तितेपाती जसलाई हामी अब हाई प्रेसर हुँदा हामी सुँघ्ने गर्छौँ र हाम्रो बनमारा जसले हाम्रो रगत थाम्ने काम गर्छ र त्यो त्यस चिजहरूकोलाई हामी पाहाडे दवाई पनि भन्छौँ अनि त्यस पाहाडे दवाईको हामी प्रयोग पहिल्यैदेखि गरिरहेका छैनौँ तर यसलाई एउटा व्यवसायको रूपमा थाल्न सके धेरै राम्रो हुनेछ अनि यहाँ जस्तै घिउकुमारी अदुवा हर्दी तुलसी यस्ता धेरै कुराहरू हामी उमार्न सक्छौँ अनि उमारेर हामी यसलाई बेच्न सक्छौँ किन भन्दाखेरि यसको धेरै औषधीय गुण छ र यहाँ बजारमा यसको आफ्नो आफ्नो बजार हुन्छ र मार्केट भनिन्छ जसलाई बजारमा यसको धेरै धेरै मात्रामा यसलाई खोजिन्छ किन भन्दाखेरि यसको ज जुन हदमा यसलाई सप्लाई गरिनु पर्छ त्यो हदमा यसलाई सप्लाई गरिएको छैन र मैले सोचेको अन्तर्गत हामीले यस पौधाहरूको खेती गर्न सके जस्तै अदुवा जसको धेरै लाभहरू छन् जस्तै अदुवाले हाम्रो हाम्रो पेटको रोगहरू राम्रो गर्न सक्छ अनि हर्दी जसलाई हामी अब अ अर्ग्यानिक स्किनकेयर हाम्रो छालासम्बन्धी रोगहरू यसले हटाउन सक्छ एलोभेरा हामी जसजसलाई हामी घिउकुमारी भन्छौँ यस घिउक्यु घिउकुमारीले पनि धेरैभन्दा धेरै हाम्रो छाला हाम्रो पेट अनि हाम्रो धेरै हाम्रो स्वास्थ्यमा धेरैभन्दा धेरै रोगहरू यसले हटाउन सक्छ र यस तुलसी यस अब यस यसैमा कुरा गर्नु पर्दा तुलसी जसमा धेरैभन्दा धेरै औषधीय गुणहरू छ यसलाई पौधाहरू मतलब हर्बस् क्विन अफ हर्बस् पनि भनिन्छ अङ्ग्रेजीमा र यसका धेरैभन्दा धेरै यसले हाम्रो एउटा सप्लिमेन्टको रूपमा पनि प्रयोग गर्न सक्छौँ यसलाई हामी आफ्नो स्वास्थ्यको ठिक एउटा ठिक लेबलमा राख्नुको लागि पनि एउटा ठिक मात्रामा हामीले प्रयोग गर्न सक्छौँ औषधीको सरी तुलसीको धेरैभन्दा धेरै फाइदाहरू छ धेरैभन्दा धेरै लाभहरू छ हामीले जानेकै कुरा हो र हामीले यस तुलसीमा रहेका धेरैभन्दा धेरै गुणहरूको प्रयोग हाम्रो यहाँको मान्छेहरूलाई दिन सके धेरै राम्रो हुनेछ र हामीले सोचेको मैले सोचेकोअन्तर्गत हामीले यस चारवटा पौधाहरूको खेती गर्न सके किनभने हामी यस चारवटा यहाँनिर हामी लोकल्ली पाउन सक्छौँ र यहाँ यस पौधाहरू लोकल्ली पाएको कारणले गर्दा यहाँको पर्यावरण पनि यसलाई स्व सुहाउँछ र यहाँको माटोले पनि यसलाई उमार्नमा राम्रो छ यहाँको माटो पनि धेरै मलिलो भएको छ यस पौधाहरू उमार्नका लागि यसलाई उमार्न सके र यहाँ हाम्रो वरिपरि रहेका जो फ्याक्ट्रीहरू छन् जसले यहाँ हर्बल प्लान्टस हर्बल प्रडक्ट्सहरू हर्बल सरसामानहरू बनाइरहेका छन् उनीहरूलाई हामी यस सम सरसामान दिन सके यस पौधाहरू हामी उनीहरूलाई उमारेर दिन सके धेरै राम्रो हुनेछ अनि पछि गएर यसलाई बढावा दिनको निम्ति हामीले यसलाई बढावा दिनको निम्ति हामीले यसकै एउटा फ्याक्ट्रीहरू लिएर यहाँकै रहेका तितेपाती बनमारा अनि धेरैभन्दा धेरै यहाँ उम्रन सक्ने पौधाहरू हामीले प्रडक्ट्सहरू सरसामानहरू बनाएर हामी यहाँ लोकल मानिसहरूलाई हामी कम दाममा दिन सक्छौँ किन भन्दाखेरि यही सरसामानहरू बाहिरको कम्पनीहरूले बनाएको सामानहरू धेरैभन्दा धेरै रुपियाँमा यहाँका मानिसहरू किन्ने गर्छन् र अहिले चारैतिर रसायिनक चिजहरू रसायिनक सरसामानहरू बनिने बनिन्छ र यस समयमा हामीले यदि हामीले प्राकृतिक प्राकृतिकरूपमा प्राकृतिक खेती गरेर हामीले यस पौधाहरू दिन सके धेरै फाइदा हुनेछ यसको डिमान्ड यसको माग पनि धेरैभन्दा धेरै माथि जानेछ किन भन्दाखेरि मानि मानिसहरूले अहिले जानिरहेका छन् आफ्नो स्वास्थ्य कति राम्रो आफ्नो स्वास्थ्यलाई कति हामीले ध्यान दिनुपर्छ यो कुरा जानिरहेका छन् र अहिले हाम्रो समयमा कति रसायनिक कुराहरू बनिरहेका छन् यो कुराहरू सबैले बुझिरहेका छन् अनि यस इनार यिनीहरूले यो बुझिरहेको बेला हामीले यो सरसामानहरू उनीहरूलाई दिन सके हाम्रो वरिपरिका हाम्रो वरिपरिका फ्याक्ट्रीहरूलाई यो दिन सके कम दाममा पाइनेछ र हाम्रो यसको सही सही काममा लिन सकिनेछ र यसको अर्को कुरा हेर्न पर्दा चाहिँ यसबाट हाम्रो यहाँ दार्जिलिङमा यहाँ धेरै मानिसहरू बाहिर कामहरू जाने गर्छन् किनभने हाम्रो यहाँ धेरैभन्दा धेरै कामहरू हामी पाउन सक्दैनौँ र यस यसको पनि हामी बेरोजगारीको पनि हामी समाधान गर्न सक्छौँ हामीले यस फ्याक्ट्री खोले हामी यस खेतीपाती गरे त्यहाँ मानिसहरू चाहिनेछ र र त्यहाँ मानिसहरूले आफ्नो आफ्नो आफ्नै जग्गामा बसेर मानिसहरूले रोजगार पनि पाउनेछन् अनि मानिसहरूले रोजगारहरू पाए यहाँकै हाम्रो आर्थिक व्यवस्था पनि ठिक हुनेछ हाम्रो दार्जिलिङ आर्थिकरूपले पनि अघि बढ्नेछ सामाजिकरूपले पनि आगे अघि बढ्नेछ प्राकृतिकरूपले पनि हाम्रो समाज अघि बढ्नेछ यहाँका मानिसहरू यहीँ बसेर काम गर्नेछन् हामी यहीँको यहाँकै प्राकृतिकरूपले खेती गरी यहाँको पौधाहरू यहाँ वरिपरि हामी दिनेछौँ र पछि गएर हामीले यसलाई धेरैभन्दा धेरै माथि लैजाँदै हामीले यहाँकै सरसामानहरू जस्तै हर्दीबाट हुन सक्ने प्राकृतिक साबुनहरू जसमा कुनै नराम्रो रसायनिक मिलावटहरू छैन तुलसीको तुलसीको पत्ताको धेरै कुराहरू बनिनसक्छ एलोभेराको घिउकुमारीको धेरै कुराहरू बनिन सक्छ हामीले यो सब कुराहरू बनाउन सके धेरैभन्दा धेरै राम्रो हुनेछ र मैले यस व्यवसाय यो व्यवसाय सुरु गर्ने निर्णय गरेको छु यस व्यवसायमा प पछि गएर धेरैभन्दा धेरै लाभ पनि हुनेछ अनि यस व्यवसायले हाम्रो आर्थिक सामाजिकलाई धेरैभन्दा धेरै फाइदा पुऱ्याउन सक्नेछ भन्ने मलाई लाग्छ त्यसैले म यस प्राकृतिक खेतीको व्यवसाय सुरु गर्न चाहन्छु